हेलो ए अङ्कित सर बोल्नु भएको ए सुन्नु होस् न सर तपाईँलाई सानो एउटा गुनासो पोखाउनुको लागि गरेको थिएँ हो अहिले अब तपाईँहरूलाई थाहा पनि छ होइन दार्जिलिङको जाम अहिले कति साह्रो बेसी असुविधा भइरहेको छ गाडी राम्रोसँगले चल्नु कुद्नु पाएको छैन त्यही जाममा अड्किरहनु पर्यो अड्किरहनु पर्यो अन्त कतिपय त त्यहाँनिर बिमारीहरू हुन्छ कतिजना स्टुडेन्टहरू चढेको हुन्छ उनीहरूलाई कति साह्रो पर्छ टाइममा हस्पिटल पुर्याउन है उनीहरूलाई यस स्टुडेन्टहरूलाई त्यो माथि केही तपाईँँहरूकोबाट त्यो समस्याको केही समाधान हुनेहरू केही छैन हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि सुन्नु होस् न सर अझै एउटा क्वेसन तपाईँलाई प्रश्न सोध्नु मन लाग्यो अब हामी त एउटा चालक पर्यौँ होइन अब गाडी कुदाइ अब गाडी खटेरै खानु पर्ने हामी त गाडीबाटै कुछ खानु पर्यो नानीहरू पढाउनु पर्यो घर हेर्नु पर्यो र यसरी गाडी यसरी लिएर आउँदाखेरि हाम्रो जुन चाहिँ यो स्ट्या्ड सबै स्ट्यान्डतिरै तपाईँको सिन्डिकेटहरू बनाएको हुन्छ होइन त्यसमा आफ्नो आफ्नो संस्थाहरू हुन्छ मतलब आफ्नो आफ्नो भेकको अब तपाईँको यो ड्राइभर एसोसियसनको युनियनको प्रेसिडेन्टहरू हुन्छ होइन र उनीहरू चाहिँ अब आफ्नो माथि टाउके टाउकेहरू माथि सल्लाह बसेर गाडी स्ट्यान्डमा हाल्नु नदिने अथवा टर्न लगाउनु नदिने अथवा पाँच मिनट राखेको यति फाइन भन्दै उनीहरूले उठाउने त्यो पैसाहरू त्यही कहाँतिर लाँदै होला तपाईँहरू यसो प्रशासनको थ्रुबाट प्रशासनको माध्यमबाट उनीहरू माथि केही गर्नु सक्नु हुन्छ हजुर हजुर हजुर हजुर हजुर ए हजुर ए हजुर ए हुन्छ हवस् सर त्यही सोध्नुको लागि गरेको थिएँ नि सर ए हुन्छ हुन्छ हुन्छ